जाडो महिनामा त बहिनी यो गाछ बिरूवाहरूलाई बाँच्नु गाह्रै पर्छ नि अब तिनीहरूलाई जाडोले सबै पत्ताहरू झरी हाल्छ पत्ताहरू मर्छ फलफुल पनि हुँदैन जाडोमा फुलहरू त झन् हुँदै हुँदैन विन्टरको टाइममा त एउटा उराठ लाग्दो नै हुन्छ नि जाडो महिनामा त केही पनि हुँदैन जब चैत वैशाख लाग्छ अनि पौलाहरू लिन्छ रूख पातले पनि फुलहरू पनि सबै हरियाली रमाइलो हुन्छ अहिले विन्टरमा त धेरै नै गाह्रै पर्छौ बहिनी केही पनि हुँदैन सबै कुरो जाडो ठन्डाले त बिग्री मरी त हाल्छ अब राम्रो त अब वैशाखदेखि नै उता राम्रो हुँदै जान्छ फुलहरू पनि फुल्छ फलफुलहरू पनि हुन्छ सबै हरियाली हुन्छ रमाइलो लाग्छ